महिनामा महिनामा दुई पटक जस्तो सहर गाउँहरूमा म जाने गर्छु र सहर जानुको औचित्य चाहिँ आफूले आफूलाई मनपरेका कुराहरू चाहिने सर समाग्री ल्याउन सहर जाने गर्दछु भने गाउँहरू जाने क्रममा आफन्तहरूलाई भेट्ने उनीहरूको भला कुसारी सोध्ने औचित्यको रूपमा चाहिँ म जाने गर्दछु